ए हजुर हो त ए हजुर हजुर हजुर पाउँछ तपाईँलाई के चाहिएको थियो ए हजुर हजुर ए हजुर हजुर हजुर छ राम्रो खालको हजुर हुन्छ हुन्छ बाई जुट ब्याग जुट ब्याग चाहिँ आज चाहिँ छैन तर भोलि चाहिँ आउँछ जुट ब्याग तपाईँलाई कहिलेसम्म चाहिएको होला ए हजुर नेक्स्ट विकसम्म त हुन्छ अब यसमा तपाईँले अरू नोटबुक कस्तो खाल्को अब त्यो प्लेन चाहिएको हो कि स्पाइरल अहिले तपाईँको जुन चाहिँ लेटेस्ट आएको छ नयाँ नयाँ आको छ अहिले स्पाइरल त्यो उयो भएको हो हो त्यो राम्रो छ हजुर फोल्डर हुन्छ अन्त पेन चाहिँ तपाईँलाई कस्तो खालको चाहिएको बल पेन या जेल पेन ए हजुर अँ हजुर सबै एभाइलेबल त छ तपाईँ ए हुन्छ हुन्छ हुन्छ आउनुहोस् न हुन्छ होइन पेमेन्ट तपाईँ आएर भोलि आउनुहोस् न कुरा गरौँ न हुन्छ भोलि आएर हजुर

अँ हुन्छ भोलि आएर एडभान्स गरिदिनुहोस् त्यहाँबा डेलिभरी भएर गर्दा हुन्छ आरामले हुन्छ